अस्ति एउटा डस्टबिन गाउँमा बेच्नु लिएको थियो त्यो किनेको थिएँ पहिला राम्रो लाग्यो तर पछाडि चाहिँ त्यसलाई अब त्यो फुट्यो बिग्रियो अलिक मन परेन र त्यसलाई फ्याँकि दिएँ है